पहिला विशेष गरी अब पहिलाको भन्दा अहिले धेरै नै परिवर्तन भएर आएको छ संसार पहिला पहिलाको समयमा धेरै नै अब राम्रो थियो त्यो त्यो टाइममा शुद्ध हावा पानी एकदमै तर त्यो टाइममा चाहिँ दुःख चाहिँ के थियो भने गाडी घोडा अब जस्तो बस्ती कुना काप्चातिर बाटो घाटो थिएन है हिँडेर मान्छेले जस्तो बिरामीहरू पनि बोकेर निकाल्नु पर्ने त्यो समय थियो तर अहिले अब दिन दिनै अहिले परिवर्तन भएर आयो गाउँ बस्तीको मान्छेलाई सुविधा भएको छ अहिले गाउँ घर कुना काप्चातिर गाडी पुग्छ अहिले कुनै चिज सानो चिज पनि हामीले बोकेर ल्याउनु पर्ने त्यो त्यस्तो खालको दिनहरू छैन अहिले अहिले सबै कुरो सानो सानो चिजहरू पनि हामीले गाडीबाटै हामीले ल्याउन सकिन्छ तर एउटा कुरो जस्तो अब संसार एउटा विकास त भएर गइरहेको छ तर त्यसमा कति कुरोहरू अब यहाँनिर बिकास साथ साथै अब संसारलाई एउटा असर पुऱ्याउने काम पनि भइरहेको छ जस्तो अब पल्युसनहरू अहिले हेर्नु हो भने पल्युसनहरू यस्तो ज्यादा भइरहेको छ है त्यस्तो वन जङ्गलहरू मासिएर अहिले वन जङ्गलहरू अब भनौँ नै भने वन जङ्गल एकदमै मासिएर गएको छ त्यसले गर्दा पनि हामीले त्यसबाट पनि हामीले धेरै कुरोहरू अब हामीलाई लाभदायक हुन्छ यो रुखपातहरूदेखि सबै कुरा हामीले लाभदायक हुने पाउने कुरो त हामीले त्यही रुखपातबाटै हो तर त्यो रुखपात पनि अहिले मासिएर धेरै कम भएर गएको छ जतातता हेऱ्यो फ्याक्ट्री यता जहीँ पनि हेऱ्यो फ्याक्ट्री त्यसले गर्दा त्यसबाट चाहिँ अब गाडी घोडा भयो हरेक चिसबाट नै पल्युसन ज्यादा भएकोले गर्दाखेरि चाहिँ अहिले त्यसबाट कति कुरोहरू हामीलाई बेफाइदा पनि भइरहेको छ त्यसले गर्दाखेरि यो कुरोलाई चाहिँ अब हामीले विकाससँगसँगै हामीले त राम्रो कुरो हो यो तर यो जुन अहिले पल्युसनको बारेमा भयो अब धेरै रोग कष्टहरू मान्छेलाई भेट्ने है भाइरसहरू अब यस्तै ले नै भएको होला जस्तो लाग्छ मलाई त्यसले गर्दाखेरि यो कुरोहरूलाई पनि हामीले मध्यनजर राखेर है कस् कस्तो पाराले हुन्छ है यसलाई पनि अलिकति कन्ट्रोल चाहिँ गरौँ भन्ने मेरो भनाइ छ